आफ्नो स्वास्थ्यको लागि त अब जस्तो अब गेम भरिमा जस्तो ऱ्याकेट ऱ्याकेट भयो जिम जिम या भलिबल र बिहान बिहान अब रनिङ गर्नु त्यही हो अब स्वास्थ्यलाई राम्रो हुन्छ त्यही गर्न पऱ्यो अब त्यही गरेर अब जिउ शरीर पनि राम्रो हुन्छ आफ्नो आफूलाई पनि फाइदा हुन्छ केही रोग कष्ट लाग्दैन बिहान अलिक छिटो उठ्यो आफ्नो जिउ एक्सरसाइज गऱ्यो या कुद या रनिङ गऱ्यो या कुनै जिममा गएर आफ्नो आफ्नो जिउ शरीरलाई अलिकति भएपनि राम्रो हुन्छ र धेरै अब गतिविधिहरू अब धेरै छन् अब गर्नको लागि त यसमा हो र हामीले गर्नु पर्ने सबै खेल अब कुनै पनि गेम या कुनै पनि भाग अब जि जस्तै अब फुटबल या क्रिकेट कुनै पनि गेमले हामीलाई अलिक आफ्नो जिउ स्वास्थ्यलाई पनि एकदम फिट राख्छ जिउ पनि अलिक तन्दुरुस्त हुन्छ अल्छीपना हट्छ मान्छेको शरीरबाट अलिकति भएपनि फाइदै हुन्छ सबै जगिङ या रनिङले गर्दा आफ्नो केही गेमले या जुनै पनि ब्याडमिन्टन भयो या कुनै फुटबल या क्रिकेट जुनै गेम खेल्नु भए पनि आफ्नो शरीर चाहिँ स्वास्थ्य हुन्छ र स्वास्थ्य राख्न पर्छ र शरीर सधैँ फिट बस्छ हो त्यसैले अब सबैले पनि यस्तो गरोस् हो सबैजना फिट भयो भने आफ्नो जिउ शरीर पनि राम्रो हुन्छ केही रोगहरू लाग्दैन फुर्तीलोपना आउँछ जिउमा